अब सांस्कृतिक संरक्षणको लागि चाहिँ अब एभ्री पर्सनले चाहिँ अब जति पनि मानवहरू छ जसले चाहिँ आफ्नो कल्चरप्रति माया छ उनीहरूले चाहिँ अब अपकमिङ जेनेरेसन भयो उनीहरूकै अब छोराछोरीहरूलाई भयो है उनीहरूलाई चाहिँ अब सिकाउनुपर्छ कि वाट इज कल्चर अब नेपाली पुर्खाहरूले चाहिँ अब कसरी अब आफ्नो पुर्खाहरूलाई मनाउँदै गएको है कसरी अब उनीहरूले अब प्रोटेक्ट गरेर राखेको आफ्नो संस्कृति जस्तै अब कुल पित्रीहरूलाई कसरी पूजा गर्नुपर्ने है आफ्नो अब अब दौरा सुरुवाल छोडेर जुन चाहिँ अब आफ्नो जुन चाहिँ अब मेन अब आफ्नो वेशभूषा छ उनीहरूलाई कसरी अब अब उनीहरूलाई अब त्यो लुगाहरू चाहिँ लगाइरहनु पर्यो ज जसमा कि अब थाहा पाओस् कि नानीहरूले पनि कि अब है हाम्रो अब भाषाको चाहिँ यस्तो रहेछ ड्रेस भनेर है त्यो सँगसँगै आब पूजा पाठहरू आब कसरी गर्थ्यो त्यो अब गर्दै जानु पर्यो अनि अवेरनेस छ छराइदिनु पर्यो अब मसिनो आब टिन एजर्स नानीहरूको लागि नानीहरलाई चाहिँ अब कि चाहिँ अब हाम्रो संस्कृति चाहिँ यस्तो हो हाम्रो कल्चर यस्तो हो हाम्रो पुर्खा पारा आब बाजे बराज्यू यस्तो हो भनेर चाहिँ उनीहरूलाई चाहिँ नलेज दिनु पर्यो राम्रो नलेज है अनि अब खाना पिना अब जस्तै अब त्यो अब झाँक्रीहरूको अब के कस्तो हो अब झाँक्रीहरू यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर अब त्यो सबै प्रकारको नलेज अब देखेर अब उनीहरूको छेउमा पनि सिकाउँदै जानु पर्यो अनि अब पूजा पाठहरू अब पुर्खाले जस्तो गर्छ है अब त्यो ब्लड अफरिङहरू भयो त्यस्तो त गर्थ्यो त्योहरू सबै आब मनाउँदै जानु पर्यो अब ब्लड अफर गर्न सकेन्ड भने फुल पानले अब आफ्नो पुर्खालाई मनाउनु पर्यो